हलो भन्नुहोस् न साथी

ठिकै छ हालखबर अब अँ साथी हिँड न त गाडीमा जाऔँ घुमौँ होइन हल्का अब घुम्ने जग्गा घुमौँ अनि त्यहाँ होटेलमा हुन्छ नास्ता पानी त भइहाल्छ त्यसमा पनि जाऔँ न त जाऔँ साथी ए हुन्छ हुन्छ साथी त्यस्तै कति कति तारिक जाने भन न एक दुई दिनबाद जाऔँ न अँ ल ल